हेलो भन्नुहोस् भन्नुहोस् बहिनी बाटोघाटो एकदम राम्रो छ हाँसिमारा जाने भन्नुहुँदैछ बहिनी टेन्सन नगर्नुहोस् न हाँसिमारा जाने बाटोसाटो सबै राम्रो छ नि हजुर हजुर ए गाडी भाडा चाहिँ अब रिजर्व गर्नुभयो भने हेर्नुहोस् है अब गाडी भाडा भनेको चाहिँ अब रिजर्व गर्नु भनेपछि चाहिँ अब त्यस्तै हो नि अब यहाँबाट चाहिँ त्यहाँ गएपछि झन्डै हजार चाहिँ पर्छ हजुर हजुर हजार पर्छ मेरो त मारुति नै हो हजुर ए मेरो मारुतिमा चार पाँचजना त आँटिहालिन्छ कि चार पाँचजना चाहिँ भाडा त हजार पन्ध्र सय त लाग्छ तपाईँहरू कहाँबाट चढ्नुहुन्छ ए हेमिल्टनबाट हो भने अन्त तपाईँलाई हेमिल्टनबाट त मैले उम्म हेमिल्टनबाट हाँसिमारासम्म त हजार ए पुरा राम्रो छ नि लजहरू छ त्यहाँ होटल छ तपाईँलाई म पुऱ्याइदिई हाल्छु नि लज छ होटल छ मादरीमै लज छ हो तपाईँलाई मादरी जान मनपरेको छ कि हाँसिमारा जानु मनपरेको छ जहाँ भन्नुहुन्छ म त्यहीँ लगिदिन्छु अँ सबै थोक छ नि हौ अँ पार्कहरू सबै छ नि पार्कहरू छ अब सपिङ मलहरू छ होइन अब तपाईँले अब होटलहरू भन्नुभयो भने होटलहरू छ लजमा बस्ने भन्यो भने लजहरू छ तपाईँलाई त्यस्तो केही असुविधा छैन नि तपाईँले जान्छु भनेर चाहिँ भनेर अब तपाईँको साथीभाइहरूलाई भन्नुभयो भने म लिएर जानको लागि तयार छु ह ह हजुर एकजनाको लजमा बस्नुपऱ्यो भने पच्चिस सौ त्यसो त अब त्यहाँ कुरा गऱ्यो भने त मिलिहाल्छ नि अब लजमा अब यस्तो हो नि त तपाईँ लजमा बस्नुभयो भने तिन टाइमको खानापिना दिएर चाहिँ पच्चिस सौ हो अँ त्यता गएर हामीहरू तपाईँलाई मैले अब लिएर गएपछि त त्यहाँ त लजको मालिकसँग कुरा गरेपछि त अब कमबेस भइहाल्छ नि हुन्छ हुन्छ